हाम्रो जलपाइगुडी उयसमा चाहिँ नि यस्तो पार्कहरू थुप्रो छ अब के वाइल्ड लाइफ पनि पुरा छ हो अन्त के भन्छ हाम्रो माल बजार पार्क छ त्यहाँबाट उता गजलडुबा छ घुम्ने धेरै उयो छ जलपाइगुडी पार्क पनि छ हो त्यहाँबाट अन्त हाम्रो चाहिँ जगा राम्रो छ अब जलपाइगुडीको उयो चाहिँ घुम्नेहरू ठाउँहरू चाहिँ जस्तो उता के भन्छ मूर्ति मूर्ति पार्क पनि छ हो त्यहाँनेर अन्त वाइल्ड लाइफ मूर्तिमा पनि छ त्यहाँबाट उता उयसमा के भन्छ जलपाइगुडी जूहरू पनि छ धेरै ठाउँमा छ के हाम्रो जलपाइगुडी उयसमा चाहिँ थुप्रो भन्दा नि थुप्रो छ घुम्ने लाइकको अब पार्कहरू जलपाइगुडी डिस्ट्रिक्टतिर चाहिँ अन्त यता माल माल जुरन्ती पार्क पनि छ हो त्यहाँबाट अन्त हाम्रो यता के भन्छ यो रा राङ्गामाटी राङ्गामाटीमा पनि छ थुप्रो जगा छ हाम्रो चाहिँ उयो जलपाइगुडी डिस्ट्रिक्टको उयसमा चाहिँ पार्कहरू यता उयो पनि छ वाइल्ड लाइफ चाहिँ त्यसमा हौ मानाबारी मानाबारी फुलबारीतिर पनि थुप्रो छ यस्तो घुम्ने जलपाइगुडी डिस्ट्रिक्टको पार्कहरू हो एकदम राम्रो खाले जगा छ के हाम्रो जलपाइगुडी डिस्ट्रिक्टमा चाहिँ अन्त त्यसैले जलपाइगुडी डिस्ट्रिक्टमा चाहिँ अन्त त्यसैले घुम्नु चाहिँ मजा आउँछ त्यहाँनेर फ्यामिलीहरू लिएर जानु हो साथी भाइहरूसँग जानु एकदम मजा आउँछ